मेरो फर्स्ट फोन नोकिया एन सिरिस एन सेभेन्टी थियो अन्त एकदमै राम्रो अब एक्सपिरेन्स छ त्यो मोबाइलसँग पिक्चर्सहरू पनि राम्रो क्लिक हुन्थ्यो अब अहिले जस्तो मेमोरी कार्डहरू थिएन ठुलो मेमोरी कार्ड थियो तर धेरै काम गर्थ्यो त्यो मेमोरी कार्डले तिन एमबी चार एमबीको मेमोरी कार्डले अब स्लाइडिङ वाला क्यामरा पछाडिपट्टि एकदमै राम्रो मोबाइल होइन अब गेमसेम पनि खेल्नु राम्रो हुने अब इन्टरनेट त अब एकदमै कम्ती मात्रामा चल्थ्यो तर त्यसमा त्यो अप्सनहरू पनि थियो इन्टरनेट चलाउने अप्सनहरू पनि थियो अब ओभरअल हेर्दाखेरि अब एकदमै राम्रो प्रडक्ट भनौँ न अब त्यो मोबाइल नोकिया एन सेभेन्टी एकदमै राम्रो प्रडक्ट थियो